तपाईँको परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँहरूको परिवारको सदस्यहरूले चाहिँ के के पेसाहरू अप्नाएको छ मलाई भन्दिनुहोस् न मेरो परिवारमा मेरो हस्बेन्ड छ अन्त मेरो एउटा छोरा छ एउटा छोरी अनि मेरो छोरी छोराले चाहिँ ड्राइभरै गर्छ छोरीले चाहिँ साई स्कूल पढ्छ क्लास फोरमा पढ्छ अनि हस्बेन्ड पनि ड्राइभरै हो अन्त मेरो अरू त के भन्नु अब यति नै माइतमा पनि अब मेरो भाइ छ आमा छ बाबा छ बाबाले मिस्त्री काम गर्नुहुन्छ आमाले घरकै काम गर्नुहुन्छ भाइले ड्राइभरै अहिलेसम्म अब उसले खोज्दैछ अब यसो ट्राई गर्दैछ के केमा अब उसको चाहिँ भएकै छैन तर यति नै अन्त मामा पनि हुनुहुन्छ मामा चाहिँ अलिक बुढो हुनुहुन्छ त्यति नै